मलाई चाहिँ न्युज च्यानलहरूमा देखाएको सबै कुरा चाहिँ ट्रु नै देखाउँछ जस्तो लाग्दैन कतिपय न्युजहरू ठिक पनि हुन्छ अन्त त्यो न्युजहरूमा नेगेटिभ कुराहरू पनि देखाएको हुन्छ अन्त यहाँ दार्जिलिङमा भएको एकदम चर्चित न्युज पेपर हिमालय दर्पण साथै हाम्रो देशमा भएका नामी न्युज च्यानलहरू जस्तै भयो आजतक एबिपी न्युज ट्वेन्टी फोर न्युजहरू तर सबै न्युजहरूले चाहिँ अब तथ्य राम्रो न्युज देखाउँछ जस्तो लाग्दैन कतिपय न्युजहरू फेक पनि हुन्छ जस्तै अहिले अब कत्ति रुलिङ पार्टीहरूले न्युज च्यानलहरूलाई चाहिँ आफ्नोले किनिसकेको छ अन्त कतिपय न्युजहरू प्रायः अहिले फेक च्यानल फेक छ मलाई त्यस्तो लाग्दैन कि न्युज चाहिँ सबै चाहिँ ट्रु नै देखाउँछ भनेर